हाम्रो गाउँमा चाहिँ कुनैपनि प्रकारको उत्सव हुँदाखेरि अथवा कुनैपनि कार्यक्रम हुँदाखेरि चाहिँ दस बजीदेखि उता चाहिँ गर्नु दिँदैन र त्यस्तो चलन छैन अथवा गर्ने चलन छैन अनि मदसेवन भयो साउन्ड सिस्टम भयो सबै नै चाहिँ कार्यक्रम नै भनौँ कार्यक्रम नै मोटामोटी दस बजीसम्म मात्रै हुन दिन्छ त्यस्तो हुने त्यस्तो चलन छ